हेलो औ दिपेश साथी थाहा छ तिमीलाई अस्ति किनेको थिएँ नि मैले त्यो नयाँ पेन्ट जिन्सको दामी रहेछ नि अम्बो त्यो त साँच्चै पुरा मनपर्यो मलाई त सुक्नु पनि छिट्टो सुक्दोरहेछ हो फेरि पानी परेर अन्त बिजोग अन्त अस्ति धोएको थिएँ कि सुक्नु पनि नि छिटो सुक्यो हो फेरि कलर पनि पो मनपरेको मलाई चाहिँ अन्त सुन न त्यो यो मेरो दाले त हेर्न माग्दैथ्यो नि हो त्यो पेन्ट कस्तो मैले चाहिँ फेरि होइन त्यो त त्यो उयोको थियो त हो जिन्सको त्यही भनेको सबैले मनपराउँदै थियो नि अब मैले मात्र पाँच सौ रुपियाँमा किनेको थिएँ कि दाम बढाएर हजार नै पुर्याइदिएको थिएँ नि पत्याउनु पनि पत्यायो फेरि हो दामी थियो नि त अन्त

हल्का पनि हल्का हो कलर पनि नजाने धुँदा पनि दुई तिनपल्ट धोइसकेँ होला कलर उत्रेको थिएन अहिलेसम्म

मनपर्यो मलाई त